म मलाई बनाउनु मनपर्ने परिकार चाहिँ कुखुराको मोमो हो कसैलाई सिकाउनु पऱ्यो भने चाहिँ म यसरी भन्छु पहिला पहिला पहिला चाहिँ मैदा मुछ्नुहोस् जति तपाईँलाई ठिक लाग्छ त्यति त्यो त्यो पछि कुखुराको मासु किमा गर्नुहोस् अनि एउटा भाँडामा राख्नुहोस् अब प्याज सानो सानो दानामा काटेर त्यो मासुमा हाल्नुहोस् अनि मासुमा हालेर त्यहाँदेखि त्यसमा नुन नुन हाल्नुहोस् नुन नुन हालिसकेर अजिना मोटो हाल्नुहोस् त्यहाँदेखि तेल हाल्नुहोस् तेल हालिसकेर मज्जाले प्याजलाई तपाईँले मुछ्नुहोस् मुछिसकेर मुछिसकेर किमा र प्याजलाई मुछिसकेर चाहिँ एकछिन तपाईँहरूले त्यत्तिकै छोड्दिनु त्यहाँदेखिको तपाईँहरूले बेल्नुहोस् त्यो अघि मुछेको मैदालाई बेल्नुहोस् बेलेर चाहिँ तपाईँले मसिनो बेलेर त्यहाँदेखि त्यो अघि बनाएको चिकनको त्यो कुखुराको किमालाई चाहिँ तपाईँले त्यो बेलेकोमा हालेर चाहिँ सानो सानो मुजा बनाउनुहोस् त्यहाँदेखि त्यो स्टिमलाई फेरि मक्टुलाई कम्ती तेल हाल्नुहोस् तेल हालेर त्यहाँदेखि मक्टुको मुनि त्यहाँ पानी हाल्नुहोस् त्यहाँदेखि त्यो मक्टु हाल्नुहोस् पानी उसिनिसकेर चाहिँ मक्टु हाल्नुहोस् त्यहाँदेखि मक्टुमा दस पन्ध्र मिनट मोमो त्यहाँ राखिदिनुहोस् त्यहाँदेखि पाक्छ